मैले एउटा ज्याकेट अनलाइन अर्डर गरेको थिएँ र त्यो ज्याकेटको रङ चाहिँ कालो थियो अनि अलिक देख्नुमा त मोटो पनि थियो मैले चाहिँ अब विन्टर पनि बिस्तारै सुरु हुँदैछ भनेर अर्डर गरेको थिएँ अनि त्यो ज्याकेटले ठन्डामा पनि काम गर्छ भनेर तर जब त्यो सामान मैले रिसिभ गरेँ त्यो ज्याकेट त मलाई हेर्दा नै मन परेन लुगाको कपडा पनि राम्रो थिएन र मोटो त त्यो ज्याकेट एउटा पनि थिएन फोटोमा देख्दा मात्र राम्रो राम्रो रहेछ म कसैलाई पनि त्यस्तो लुगा रेकमेन्ड गर्न चाहदिनँ म बरू आफू आफूले नै दोकानमा गएर किनेको नै मलाई फाइदा लाग्यो र मेरो यो समानको एक्सपिरियन्स एकदमै राम्रो थिएन अबदेखि म केही सामान अनलाइन अर्डर गरेँ भने पनि त्यसको रिभ्युजहरू धेरै हेरेर हेरेर मात्र अर्डर गर्नेछु किनकि मेरो यो अर्डरले म धेरै नै पस्ताएँ